हेलो हेलो ए सुन्नु न त्यही त त्यहाँ तपाईँकोमा कफीहरू र टिहरूमा के के छ हौ तपाईँकोमा कफी टिहरूमा के के छ हौ हजुर हजुर हजुर हजुर एब ए अँ ए कफी मक्काहरू पाइन्छ अनि हेलो कफी मक्काहरू पाइन्छ ए त्यही त कफी मक्काहरू पाइन्छ अहिले त्यही त कफीको भेराईटीस्हरू त्यही एस्प्रेसो भन्नुभयो एउटा क्यापिचिनो भन्नुभयो अनि कफी लाटे भन्नुभयो अरू हजुर हजुर ए भनेपछि जुनै टाइममा पनि आउँदा हुन्छ है तपाईँको दोकानमा हजुर हुन्छ त त्यसो भने भोलि पर्सितिर आउँछु नि हामी भिजिट गर्दै